खेलकुदले गर्दा अब साथीहरू सबै सँगै मिलेर खेल्दा टिमसित खेल्दा मज्जा आउँछ अनि टेन्सनहरू त्यो सबै दुर हुन्छ अब गोल फुटबल अब त्यहाँ फिल्डमा त गोलीकै टेन्सन हुन्छ अनि सबै टेन्सनहरू गोलीहरूतिर अब गोली पक्रिन्छु गोल हाल्छु त्यस्तोहरू मात्रै भन्छ अनि गेम सबै टेन्सन फ्री हुन्छ अनि मज्जा आउँछ साथीभाइ छ भने मज्जा आउँछ अनि राम्रो लाग्छ खेल्नु कुद्नु अझै टिमहरू राम्रो राम्रो आएको छ भने अझै मज्जा आउँछ